मैले अस्तिको साल नयाँ क्यामरा लिएको थिएँ जसको ब्रान्डको नाम हो निक्कन जेड सिक्स टू जो भिडियोका लागि एकदमै राम्रो थियो भिडियो मात्रै होइन फोटोको लागि पनि एकदमै राम्रो थियो फोटोको रेजुलेसन क्वालिटी सबै एकदमै कुशल थियो कुशल दिन्थ्यो भिडियोमा पनि तपाईँको यो छायाङ्कनहरू गर्दा भिडियो छायाङ्कन गर्दा त्यसको फोकसको काम एकदमै राम्रो थियो क्वालिटी एकदमै राम्रो थियो अनि त्यो क्यामरा भित्र फोर के रेजुलेसन पनि उपलब्ध थियो जसमा अब धेरै राम्रो क्वालिटी मैले पाउन सकेँ अझै पनि त्यही क्यामरा चलाइरहेको छु अझ आउने दिनहरूमा पनि त्यही क्यामरा चलाउने छु किनकि यो क्यामराको धेरैवटा गुणहरू राम्रो राम्रो लाग्यो जस्तै भयो तपाईँको यो एकदम फुल फ्रेम सेन्सर हो यसमा अब एकदम राम्रो सेन्सर हो अनि यसमा यो अहिले अहिले अहिले चल्दै गरेको चल्दो बल्दो प्रोसेसरहरू लगाएको छ यो क्यामरामा धेरै अनि एकदम चलाउन एकदम सहज हुने क्यामरा हो यो धेरै यो धेरै यो म्युजिक भिडियोहरूमा यो सङ्गीत भिडियोहरूमा धेरैजानाले यो चलाउने गर्दछ त्यसर्थ यो क्यामरा धेरै राम्रो लाग्छ